अब खानापिना कुरा सकियो अब लुगाफाटाको कुरा गर्नुपर्छ पर्यो है अब भनौँ भने मलाई छोरीले अस्ति साडी ल्याइदिएको छ हो साढे आठ सौमा ल्याइदिएको छ त्यो साडी त राम्रो मनपरेको छ त्यो साडी लगाएर कति ठाउँ उमा बिहामा पनि गएँ कति कति ठाउँ पूजातिर पनि गएँ सिलगढीतिर पनि गएँ त्यो साडी चाहिँ साह्रै अति नै राम्रो लागेको छ लाग्यो मलाई अहिलेसम्म साडीहरू त्यति मनपरेन त्यो साडी त राम्रो लाग्यो छोरीले ल्याइदिएको त्यो साडीको दाम पनि निकै पर्यो परेछ साढे आठ सौ भन्दैथ्यो त्यही भए पनि नि महँगै भए पनि नि लगाउनैपर्यो बुढीमान्छे पनि नि छोरीले मनपराएर ल्याइदिएको कुराहरू आफूले नाई भन्नुभएन लगाउनु त बाध्य नै पर्यो नि मैले लगाएर हिँड्छु बजारतिर कता कता जाँदा चाहिँ साडी